मलाई के लाग्छ भन्दाखेरि अब कलेज गरेर के हुन्छ भन्दाखेरि अब एउटा त एउटा अकेडेमिक एकाडेमिक एचिभमेन्टमा एउटा हेल्प गर्छ सहायता गर्छ किनभने अब कलेज ग्राजुएट भनेको अब एउटा ठुलै एउटा उयो मान्छ हामी चाहिँ किनभने अब यतातिर अब त्यस्तो त्यस्तो बेसी पढ्नेहरू हुँदैन के अनि चाहिँ कलेज ग्राजुएट भनेपछि अलिक ठुलो नै सोच्छ हामी होइन अन्त त्यो राम्रै पनि लाग्छ एउटा अब कलेज गरेको अन्त उसको कर करियरको लागि अब धेरै अपरचुनिटीसहरू पनि खोलिन्छ होइन फरदर अब के गर्ने त्यस्तोहरू खोलिन्छ र तर अन्त अरू अरू के छ भन्दाखेरि आफ्नै पर्सनल उयेसहरूतिर पनि अब ग्रोथहरूतिर पनि अब हुन्छ अब के हो कलेज कलेज डिग्री उयो ग्रेजुएट भयो भने चाहिँ अब त्यो आफ्नै ग्रोथमा पनि अब काम लाग्छ होइन अन्त अर्को नेटवर्किङ हुन्छ अनि अरूहरू चाहिँ के भन्दाखेरि उनीहरूले कलेज गरेर मलाई कतिवटा चाहिँ एकदमै राम्रो लाग्दैन किनभने अब कलेज सकेर पनि कतिजना चाहिँ अब घरमा बसिरहेको हुन्छ घरमा बसेर केही पनि गरेकै हुँदैन होइन न न न त फरदर पढ्छ न त अब केही गर्छ कामहरू गर्छ होइन त्यो कलेज गरेको र नगरेको एउटै बनाउँछ के उनीहरूले अनि त्यो चाहिँ लाग्दैन किनभने अब इन्डियामा भारतमा यस्तो एकदमै कम्ती छ मतलब केही कुरा अब इक्जामहरू पास गर्नुपऱ्यो भने अब नेपालीहरूलाई त दुई तिन वर्ष त्यो एक्जाम क्र्याक गर्नु नै लाग्छ होइन अन्त त्यो एक्जाम क्र्याक गर्नै दुई तिन वर्षहरू लगायो भने र त्यो भएन भने एज लिमिट क्रस गऱ्यो भने त्यसै बसिरहेको हुन्छ के कलेज कलेज ग्राजुएट गरेर त्यो डिग्री हासिल गरेको मान्छेहरूले त्यसै त्यसै बसिरहेको हुन्छ घरमा केही नगरी बसिरहेको हुन्छ अन्त त्यो चैँ मलाई लाग्दैन अब इफ तिमी ग्राजुएट ग्राजुएसन गर्छौ भने चाहिँ अब एकदम त्यो त्यो सब्जेक्टमा एकदमै उयो भएर एकदमै रिप्फू हुनुपऱ्यो नभए चाहिँ अब बाह्र पिछे सानोतिनो एउटा कोर्स गरेर जानु भनेर नै भन्छु के अब मेरो चाहिँ अब त्यस्तो छ अन्त किनभने कलेज सकेर प्रायःले नै अब त्यसरी जबहरू पाएको छैन के एउटा नेटवर्किङ बढ्छ होइन कलेज पढ्दाखेरि नेटवर्किङ बढ्छ आफ्नो पर्सनल ग्रोथ हुन्छ त्यो एउटा लाभदायक कुरा हो तर अब कतिजनाले त्यो हुँदैन कतिजना कति नै जना अब धेरैजना नै नेपाली उयेसमा चाहिँ त्यत्तिकै बसिरहेको छ मान्छेहरू चाहिँ अब केही पनि नगरीकन घरमै बसिरहेको छ होइन कतिजना ड्राइभर भइरहेको छ कतिजना अब आफ्नै दोकान खोलिरहेको छ कलेज ग्राजुएट गरेर अब त्यो कलेज ग्राजुएट अब त्यो त लेवल त होइन नि त त्यत्ति पढिसकेर पछि त अब केही न केही गर्नुपऱ्यो नि त तर अब इन्डियामा चाहिँ त्यतो त्यस्तो उयो नै छैन अब त्यस्तो खालको नेपालीलाई त नेपाली त झन् धेरै ब्याक छ यो कुरामा किन अब कस्तो भन्दा नेपाली त